औ भन न भाइ हजुर हजुर भाइ होइन यहाँनिर स्तो छ क्या भाइ तपाईँको यो जुन गाडी आउँछ है रोड सानो भएको कारणले गर्दाखेरि मेन चाहिँ ट्रेनहरू आइबस्छ कि यसै कारण चाहिँ तिम्रो धेरै नै जाम हुन्छ होइन यहाँको अब त्यही नै हो ट्रैन नै हो ट्रेनले गर्दाखेरि चाहिँ धेरै नै जाम भएर अब असुविधा हुन्छ हो यातायात गर्ने मानिसहरूलाई हो

हजुर हजुर यहाँनिर चाहिँ के हुन्छ भने चाहिँ तिम्रो रोड सानो भएको छ होइन हामीलाई पनि अब धेरै जग्गा ड्युटी गर्न गाह्रो पर्छ अब एउटा गाडीहरू हेर्दाखेरि अरूले जाम गरिदिइरहेको हुन्छ यहाँ अर्को गाडी मेन यहाँनिर स्टुडेन्टहरू छ होइन स्कुलको यहाँनिर जुन त्यो रोडहरू क्रस गर्दाखेरि धेरै नै जाम हुन्छ हो अन्त तिमी नयाँ आएको रहेछौ है ड्राइभर यहाँनिर अलिक तिमीलाई असुविधा भएछ होइन हामी यसमा सरमी अलिक सरमको कुरा हो यो दार्जिलिङमा है यस्तो मेन टाउन एरियामा यस्तो हुन्छ भनेर हो अब यहाँनिर चाहिँ तिमी अब हजुर अँ भाइ

अहिले पनि भाइ त्यस्तै नै छ हो पानी परेर यहाँनिर त्यही हो सिजन लागेको छ टुरिस्टको हो धेरै नै जाम हुन्छ असुविधा नै हुन्छ सबैजना यातायात गर्ने मानिसहरूलाई हो ओ ओके भाइ ओके